हेलो कर्सियङ सेन्डिगेट हो भाइ ए म त हिजो तपाईँलाई त्यो गाडीको गाडी भनेको थिएँ तपाईँले त खै भनिदिनु भएन के हौ ड्राइभरलाई अहिलेसम्म आएको छैन हेर्नुहोस् न नानीहरू छ मसिनो बुढापाका छ छिट्टै गएर छिट्टै आउँ भनेको थिएँ त्यो भाइले तपाईँले त्यो भाइको फोन नम्बर दिनु भएको थियो होइन ड्राइभर भाइको खै उठाउनु भएन त अन्त खै यस्तो पाराले त कसरी यसरी त कसरी विश्वास गर्नु हौ तपाईँलाई झन् हिजो त्यत्रो भनेको ड्राइभरको फोन नम्बर दिनु भयो त्यो ड्राइभरले त फोनै उठाउँदैन नानीहरू बिचराहरू बिहान छिटो छिटो उठेर त्यो रेडी भएर खानाहरू पनि राम्रो नखाइकन ऊ घुम्नु जाने भनेर उतै खाने उतै ग घुम्ने भनेर भन्दै छ बुढाबुढीहरू पनि छ मसिनो नानीहरू छ कस्तो विश्वास गरेको त नभए नआएको ड्राइभर भाइ त अन्त हामी त खै अब के गर्नु सात बजी भनेको थिए होइन हामीले अन्त अहिले त आठ पनि नाघि सक्यो अन्त कति चाहिँ पर्खिनु हामीले पर्खदा पर्खदा हामी त हत्तु भइसक्यौँ त नानीहरू चिल्लाचिल्ली गर्दैछ कति बेला जाने के गर्नु अहिलेसम्म आएको छैन बच्चाहरू नानीहरू त हो उनीहरू अब घुम्नु जानु कस्तो हुन्छ बिचरी बल्लबल्ल हाम्रो बिचरा बुढोपाकाहरू दुईजना आमा र बा बुवा हुनुहुन्छ उहाँहरूलाई पनि त अब कति रहर होला जाने घुम्ने अन्त यति बेलासम्म गाडी नआइदिँदा त हामीलाई त बिजोग पाऱ्यो त हौ कस्तो है त्यत्रो तपाईँलाई भनेको ड्राइभरको नम्बर त दिनु भयो नि ड्राइभर चाहिँ कस्तो खालको ड्राइभर रहेछ हौ यस्तो गऱ्यो भने त अन्त कतिवटा काम अब एमर्जेन्सी टा कामहरूमा यसो गऱ्यो भने त मुस्किल पार्ने रहेछ त यस्तो प्रकारले त अन्त खै अन्त अब कति बेला गाडी आएर कति बेला जाने नानीहरू कति बेला जाने कति बेला आउने भन्दै छ अब हामी त छिटछिटो गएर अब बुढाबुढी मान्छे छ उनीहरूलाई बिस्तारी घुमाएर डुलाएर ल्याउनु पऱ्यो अलिक छिटै गएर भनेको थिएँ अन्त अहिलेसम्म त आएको छैन तपाईँले एकताल त्यो नम्बरमा कल गरिदिनुहोस् त कल गरिदिनुहोस् कि भन्दो रहेछ कसो भन्दा रहेछ त्यहाँबाट के अरे मलाई भन्नुहोस् न तपाईँलाई हिजो मेरो नम्बर पनि दिएको थिएँ त फोन नम्बर के कसो भनेर मेरो पनि नम्बर दिइराखेको थिएँ त्यो भाइको नम्बर पनि छ मेरोमा गरेको उठाउँदैन अन्त यसरी त हामी त कतिवटा अब हामीलाई बाहिर जाने काम पर्छ अरू पनि त काम पर्छ घुम्ने डुल्ने नभएर उसले अब कति एमर्जेन्सी कलमा त अन्त उसले एमर्जेन्सी काममा त उसले कल गर्दा उठाएन त हामीलाई त अन्त मुस्किलमा पार्ने रहेछ त हौ कस्तो खालको हौ भाइ त भनिदिनु होस् तपाईँले तपाईँले अब त्यहाँ आउँछ होला नि त आएको बेलामा भनिदिनुहोस् यस्तो पाराले त अब लु मलाई त अब यस्तो गऱ्यो गऱ्यो ढिलो गऱ्यो अब अरूलाई पनि अब यसो गऱ्यो भने त मान्छेले त कहाँ सहन्छ त हौ यस्तो पाराले त अन्त सबै रेडी भएर अब कोही कोही कोही मन्दिर जाने हुन्छ कोही घुम्नु जाने हुन्छ कोही कता जाक्ने जाने हुन्छ कतिवटा गाडीहरू ट्रेनहरू पक्रिनु हुन्छ फ्लाइट पक्रिने हुन्छ यस्तो पारले त त्यो भाइले त मान्छेहरूलाई त धोका दियो भने त साह्रो पर्छ त अन्त यसरी उसको यता उती हिँड्नु भनेर त उसको ड्राइभर छ भनेर त हामीले तपाईँलाई के अरे नम्बर मागेको यो भाइले त अन्त खै त अहिलेसम्म आएको छैन कहिले अब आएर कहिले अब आएर हामी चाहिँ कति बेला गएर कति बेला फर्किनु